हजुर भन्नुहोस् न हजुर फेरि भन्नुहोस् त ए हजुर हो त ए हजुर कहाँ घुम्नुहुने भन्नुहोस् न मलाई म लगिदिन्छु नि ए होइन यहाँ कतातिर जानुहुने यता दुर्पिनतिर जानुहुने कि घुम्नु कि यहाँ डेलोको भ्यु पोइन्ट जानुहुने कि यता तल तिर्पाईको जानुहुने कि ए हजुर हजुर कहिले आउनु हुने ए हजुर टोकुको बाटो साह्रै ढिलो हुँदैन ए हजुर ए म के भन्छ तपाईँहरू कतिजना आउनुहुने हो ए सवारीको एक गाडी भनेपछि तपाईँलाई रेट भनिराख्नु कि अहिले ए अहिले रेट चाहिँ अलिकति महँगो नै छ कि हेलो सुन सुन्नुहुँदैछ अहिले एक दिनको कति पाँ ए कति भन्नु नि दुई हजार एक दिनको अब सवारीमा एक गाडी हो भने त एक दिनको दुई हजार हुन्छ ए अब तपाईँले अब ए के भन्छ यतानिर के भन्छ दुर्पिनको हेर्नुभयो भने चाहिँ अब त्यहाँबाट चाहिँ अब सबसे ठुलो चाहिँ त्यही त्यहाँकै हो हो अब फर्स्ट चाहिँ म अब तपाईँको गइहालेँ भने चाहिँ तपाईँलाई त्यहीँनिर लान्छु अनि तपाईँले अब त्यहाँको बारेमा के के सुन्नुभएको छ दुर्पिनको बारे हजुर ए ए हजुर ए अब एकदमै राम्रो छ त्यहाँको चाहिँ हो अब अलिक ठु अब ठुलोहरू पनि छ त्यहाँदेखि यहाँ अब तपाईँलाई त्यहाँ घुम्नु पनि अलिक मजा नै आउँछ अनि यता डेलोको चाहिँ अब तपाईँले यता उयो माउन्ट एभरेस्ट त्यो कञ्चनजङ्गा हो कि माउन्ट एभरेस्ट हो कि कञ्चनजङ्गा देख्न सक्नुहुन्छ ए हजुर हुन्छ त त्यतातिर नि अलिकति त्यो चाहिँ डेलोको अलिकति माथि जानुपर्छ कि हजुर त्यहाँनिर तपाईँ गर्नुहुन्छ भने म त्यतातिर पनि लगिदिन्छु तपाईँलाई ए हुन्छ कहिले आउनुहुन्छ त्यो चाहिँ मलाई कल गरेर कहिलेतिर भनिहाल्नु होस् न ल फेरि म हुन्छ फेरि फ्री हुँदैन नि त कि ए हुन्छ ए हुन्छ हुन्छ हुन्छ धन्यवाद